हलो हजुर भन्नुहोस् न हजुर हजुर हजुर हुन्छ तपाईँ सिक्किमबाट चाहिँ तपाईँ आउनुभयो भने चाहिँ पहिला सिलिगुडी आउनुपर्यो त्यसको बादमा फेरि तपाईँ यता मिरिक भएर आउनुहुन्छ भने चाहिँ सिधै मिरिकको गाडी पक्रेर मिरिक आएर मिरिकबाट चाहिँ तपाईँ दार्जिलिङ आउनु सक्नुहुन्छ अनि त हैन तपाईँ अर्को रोहिनी भएर तपाईँ कर्सियङ भएर जोरबङ्लो हुँदै आउनुहुन्छ भने पनि त्यताबाट पनि छ त्यो चाहिँ तपाईँलाई सिक्किमबाट दार्जिलिङ चाहिँ गाडी आउँछ तर तपाईँ अब घुम्नु आउनुभएको हो त्यसो भएर चाहिँ तपाईँ घुम्दै घुम्दै आउनु चाहिँ राम्रो भनेर मैले चाहिँ भनेको नि अब तपाईँ तपाईँलाई चाहिँ अब घुम्ने दार्जिलिङको त थुप्रै जग्गाहरू छ अब मेरो चाहिँ मेरो तपाईँलाई घुमाएको मात्रै मेरो चार्ज मात्रै चाहिँ म हजार रुपियाँ लिन्छु र तपाईँ त्यहाँ अब होटेलहरू गरेर बस्नुहुन्छ भने चाहिँ त्यसको चाहिँ तपाईँलाई अलग्गै चार्ज लाग्छ हो अनि त तपाईँले म त एक दिनको म तपाईँलाई घुमाएको त हजार रुपियाँ लिन्छु अब तपाईँलाई त म यहाँ घुम्ने जग्गा सबै नै घुमाइदिन्छु तपाईँलाई अब बिहान सनराइज हेर्नको लागि चाहिँ टाइगर हिल लान सक्छु त्यहाँबाट बतासे लुप त्यहाँबाट चौरास्ता त्यहाँबाट यहाँनिर जु भयो त्यहाँबाट तपाईँ के रे दार्जिलिङको अब विभिन्न ठाउँहरू घुम्नु सक्नुहुन्छ के के खान सक्नुहुन्छ यहाँनिर राम्रो राम्रो खानाहरू पाउँछ हैन हजुर हजुर तपाईँ अब त्याहाँ अब जानु चाहनुहुन्छ भने चाहिँ तपाईँले दार्जिलिङ घुमिसकेर जान सक्नुहुन्छ सुकियाहरू भयो सुकियाबाट एक हजारभित्रमा चाहिँ अलिकति मिल्नु सक्दैन किनभने मेरो यो दार्जिलिङभित्रको मात्रै हो कि यो हजार रुपियाँ चाहिँ अनि त तपाईँ अब यसमा अलिकति अब बढाएरै दिनुपर्यो तपाईँले मलाई हुन त अब म निकै मिरिक त यहाँदेखि यहाँदेखि टाढै छ नि हजुर तपाईँले अब यो दार्जिलिङभित्रै तपाईँले हेरेर लिनु सक्नुहुन्छ अब कस्तो खाले हो ठाउँ हजुर ए हजुर हुन्छ तपाईँले हेरेर आउनुहोस् पहिला तपाईँलाई म होटेलहरू देखाइदिन्छु हैन म राम्रै होटेलमा बस्नु सक्नुहुन्छ तपाईँले अब कस्तो खाले चाहनु हुन्छ दिनको ता यहाँनिर तिन हजारदेखि पैँतिस सय तपाईँले पक्रिराख्नुहोस् न हजुर हुन्छ हुन्छ फोन गर्नुहोस् हुन्छ हुन्छ थ्याङ्क यु थ्याङ्क यु हुन्छ